हजुर दिदी भन्नु न हजुर हजुर हजुर चिनेँ ला ला आज होइन होइन दुध त मैले जस्तो उताबाट पठाइदिएको त्यस्तै ल्याएको हो दिदी अन्त यो हजुर पातलो त हुनै सक्दैन हामी त दुधमा पानी हाल्दैनौँ किनकि हाम्रो प्रायः दुधको त्यो ए हजुर हजुरलाई नि केही मिसाएको छैन नि दिदी हामी त मिसाउँदैनौँ नि सायद उयसले गर्दा हो बर्खाको झुप्पो उयसले गर्दा होला घाँसफुस कम्ती भइरहेको छ कि अहिले अँ हरियो घाँसफुस पाउँदैन अन्त होइन नि दिदी हजुर होइन होइन दिदी हामी त दुधमा केही मिसाउँदैनौँ नि हामीले बिजनबारीबाट एकदम राम्रो फ्रेस दुध ल्याउँछौँ जस्तो डायरीबाट मैले उठाएको त्यस्तै ल्याइपुर्यएको हो नि तपाईँ त मेरो हजुर आमै दुधले नै गर्दा होला हो दुध दुध नै त ब्याउने आमाहरू त्यो गाईहरू अलिक कम्ती भएको छ कि सायद त्यो कारणले गर्दा पो होला त हुन्छ हुन्छ होइन फिट्दैन नि फिट् त्यहाँ तपाईँ सुर्ताउनै पर्दैन हामी पानीहरू त्यस्तोहरू केही फिट्दैन कि सायद यस्तो पो भएको होला त त्यो मैले तपाईँको जुन दुध ल्याइदिएको थिएँ हो त्यो मैले बट्टा सायद अर्कैमा हालेर ल्याइदिएको थिएँ नि त यो पालि चाहिँ त्यस्तो पो भएको होला त दिदी हुन्छ म त होइन एकदमै पानीहरू केही फिट्दिनँ हो जस्तो छ त्यस्तै ल्याइदिन्छु फेरि पानी फिटेर पनि त्यो झन् त्यो कस्टमर डेलीको कस्टमरलाई त्यस्तो गर्दैनौँ नि हामी हुन्छ दिदी हुन्छ